मेरो विचारमा चाहिँ विद्यार्थीहरू विद्यालय जान नपाउनुको कारण चाहिँ हो कि म त एउटा टी गार्डनमा बाट आउँछु तर अरूको परिस्थितिहरूबाट देखेर चाहिँ भनेको अहिलेको फिलहाल यो टी गार्डनमा चाहिँ पैसाहरू टाइममा नपाएको कारणले गर्दाखेरि चाहिँ कतिजनाको आमाबाबाहरूले चाहिँ पढाउनु नसकेको सकेको छैन पैसा तिर्नु सकेको छैन आफ्नो नानीहरूको फ्युचरको लागि पढ्नुको लागि त्यसै कारण तिनीहरू अब ठुल्ठुलो स्कुलहरूतिर या बजारको स्कुलहरूतिर पढाउनु सकेको छैन र सब से ठुलो चाहिँ पैसा नै रहेछ अनि पैसा तिर्नुको पैसा तिर्नु नसकेको कारणले गर्दाखेरि चाहिँ प्राय जस्तो विद्यार्थीहरू चाहिँ स्कुलहरू जानु विद्यालयहरू जानु चाहिँ असफल भएको छ